डान्स चाहिँ मलाई एकदमै राम्रो लाग्छ जस्तो कि डान्समा चाहिँ उयो थुप्रो स्टेपहरू हुन्छ जस्तो कि हिपअप कटेम्पोरेरी दर्शकहरूले अब उयो डान्स अब दर्शकहरू नै उयो चिल्लाउनु हुन्छ त्यतिखेर चाहिँ आफूलाई पनि यस्तो उयो जोस लाग्छ अझ नाचौँ नाचौँ हुन्छ यस्तोहरू थुप्रै हुन्छ मैले नि यो डान्स क्लासहरू गरेकै हो टु इयर्स जस्तो गरेको मैले डान्स क्लास